हेलो ओ उबर उयस बोल्नुभएको हो म यहाँ मेरो के अरे म तपाईँलाई बुक गर्नु भनेर कि किनभने मेरो रातिको फ्लाइट छ अन्त चार बजेतिरको अन्त म त्यहाँ फ्लाइ मतलब एयरपोर्ट पुग्नु चाहिँ मलाई दुई घन्टा जस्तो दुई होइन त्यो अगाडि नै पुग्नु पऱ्यो म त्यसले गर्दाखेरि चाहिँ अन्त म दुई बजेतिर पुग्नु पऱ्यो अनि त्यहाँदेखिन् कति के लाग्छ अब है यहाँदेखि एयरपोर्ट पुग्नुसम्मको लागि अन्त त्यसको कति पैसा हो अनि त्यो चाहिँ मलाई तपाईँले जानकारी दिलाइदिनुहोस् अनि म तपाईँलाई उयो गरेर कल गरेर फेरि तपाईँसँग म कन्ट्याक्ट गर्न चाहन्छु नि ल